भाइ यो त सेभोक होइन खोइ त हौ जाम भयो त हौ गाडी त म त ट्रेन भेट्नु पर्ने होइन भाइ नत्र यहाँबाट सट्कट बाटो कतैबाट छैन म त छिट्टो पुग्नु छ हौ भेल्लोर जानु छ फेरि ट्रेन छुट्यो भने फेरि मलाई त टेन्सन हुन्छ त होइन नि हौ भाइ हुनु त हुन्छ नि ढिलो हुन्छ नि त मलाई छिटो त भन्नुहुन्छ नि अब जाम लागिराखेक्छको छ कतिबेला पुग्नु ढिलो हुन्छ होला छिट्टो गरौँ न भाइ भ अगाडि कि भएन भने अगाडि जाऔँ हौ